हजुर यो मैले स्कुल टाइममै स्पोर्ट्समा भाग लिएको थिएँ स्कुल टाइममा पहिला नै अहिले गरेको छैन र यसमा ले यसले के गर्छ भनेपछि तपाईँले जुन यो स्पोर्ट्स गर्दाखेरि रनिङ गर्दाखेरि तपाईँलाई फिजिकल फेट्नेस राम्रो हुन्छ यसलाई धेरै फाइदाहरू छ तपाईँको हड्डीलाई मजबुत बनाउने है जिउहरूलाई एकदम फ्रेस हेल्दी बनाउने यसले यसको काम चाहिँ त्यो हो तपाईँले अब धेरै यस्तो कुराहरूमा पार्टिसिपेट गर्नुभयो भने दौड् गर्नुभयो भने तपाईँलाई नै यसमा लाभहरू हुनेगर्छ र गर्नले गरिनै रहेको छ र म पनि अहिले गर्छु बेला बेलामा र यो मैले स्कुल टाइममा नै गरेको